डाइ ड्राइभर भाइ मेरोमा त खुजुरा छैन मैले ब्याङ्कबाट पैसा झिकेर ल्याएको खुजुरा अहिले पाउनु पनि निक्कै साह्रो छ अनि त तपाईँले अब खुजुरा बनाएर दिनुहोस् म त भन्नु पनि जान्दिनँ खुजुरा दोकानतिर नि पाइँदैन दोकानतिर नि पाइँदैन तपाईँले मिलाइदिनु है म त यो पैसा हाल्ने झिक्ने बानि म त्यस्तो कुराहरू पनि म जान्दिनँ मेरो लेखापढी पनि छैन म त केही जान्दिनँ अनि त तपाईँले नै खुजुरा बनाएर मलाई दिनुहोस्